हेलो हेलो सुन्नु हुँदैछ हेलो सुन्नु हुँदैछ ए हेलो ए हजुर तपाईँलाई मेरो एउटा कम्पलेन छ त्यो कुरा के हो भने चाहिँ पानी चाहिँ आएन हौ मेरो घरमा आएन मैले अस्ति हिजो अस्ति मान्छे लगाएँ र कलहरू जम्मै मैले चेक गर्नु लगाएँ र पुरा कलहरू जम्मै ठिक छ कि तर पानी चाहिँ आएन के भयो कसो भयो तपाईँलाई एउटा कम्पलेन म गर्दैछु किनभने मेरो त अब महिना पछि पानीको त रेन्ट तिर्दैछु तर रेन्ट तिरेर मात्र भएन पानी त यहाँ हुनु पऱ्यो नि कन्टिन्यु तर तपाईँले खोइ पानीको केही प्रबन्ध मिलाउनु भएको छैन र के कस्तो छ तपाईँले जाँच गरिदिनु पऱ्यो हजुर हजुर हजुर

हजुर मैले मान्छे लगाएको थिएँ कि हिजो अस्ति मैले दुई तिनजना मान्छे लगाएर कलहरू त्यो पाइपहरू जम्मै त्यो जहाँ जहाँ त्यो जोइन भएको छ त्यो ठाँउमा जम्मै चेक गरेर चेक गर्दै आएको छ तर हाम्रो घरमा चाहिँ अहिलेसम्म पानी पटक्कै आएको छैन र मैले त अरूको बाट खानु पर्दैछ तर मैले अब मैले त रेन्ट तिरिरहेको छु तर अहिलेसम्म पानी मैले पाएको छुइनँ र त्यो के कसो भयो तपाईँले चाहिँ जसो हुन्छ तपाईँले चाहिँ चेक गरिदिनु पर्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ म वाट्सएपमा पठाइहाल्छु हजुर हजुर

हेलो हेलो भन्नु होस् न हजुर सुन्दैछु हजुर हजुर हजुर हजुर हवस् हवस्

हजुर हजुर हवस् हजुर हवस् हवस् हवस् हुन्छ हुन्छ